मैले अस्ति एउटा स्वेटर ल्याएको थिएँ मालबजारबाट त्यो स्वेटर चाहिँ कलरहरू पनि गयो त्यसको भुवाहरू पनि उठ्यो त्यसले गर्दा यो यो स्वेटर ठिक लागेन अन्त ए कलर पनि मन परेन के अरे दाम चाहिँ बेसी पर्यो त्यसले गर्दा फेरि यो स्वेटरको बेसी दाम परेकोले गर्दा चाहिँ मलाई मन परेको छैन हौ यो स्वेटर के गर्नु